हजुर दार्जिलिङ जिल्लामा थुप्रै पुस्तकालयहरू छन् यहाँ कलेज र विश्वविद्यालयतिर पनि धेरै पुस्तकालयहरू छन् र दार्जिलिङको विशेष गरी लीला पुस्तकालयहरू छन् र म बेला बेला पहिला कलेज पढ्दाखेरि जाने गर्थेँ र अहिले व्यस्तताको कारणले म पुस्तकालय त्यस्तो जान भ्याउँदिनँ र मेरो घरमा चाहिँ व्यक्तिगत पुस्तकालय पुस्तकालय भन्नु पर्दा त मैले मेरो घरमा एकदम पुस्तकालयमा जतिकै किताबहरू छन् र मैले घरमा पुस्तकालय जतिकै बनाएर चाहिँ सजाएको छुइनँ किनभने त्यो घरको सजावट र घरको अब एकदम घुइँचो सर सामानले गर्दा चाहिँ पुस्तकालयको वर्णन दिन चाहिँ सकेको छुइनँ र यो मेरो चाहिँ यति नै छ पुस्तकालय घरको पुस्तकालयको विषयमा र मैले आफ्नो सौकिन पुस्तकालयको बारेमा चाहिँ सोच राखेको छु किनभने मलाई चाहिँ मेरो बेड रुम बेड रुमको नजिकै चाहिँ एउटा कमरा चाहिँ एकदम पुस्तकालय जस्तै मात्रै बनाएर त्यहाँ चाहिँ आफ्नो टेबल चौकी पढ्ने र अर्को एउटा एक दुइवटा फाल्टो टेबल चौकी राखेर मेरो किताब जति चाहिँ अलिकति मेडल कति घरको दराजहरूतिर पनि राखेको छु टेबल माथि त्यसरी राखेकोले गर्दा पुस्तकालयको आकार छैन र भविष्यमा चाहिँ एकदम पुस्तकालयको लागि मात्रै मेरोमा भएको खाता किताबहरूको लागि मात्रै चाहिँ एउटा कमरा बनाउने चाहिँ मैले सोच राखेकी छु